मैले नि हिजो अस्ति अब दसैँ अघि भनौँ न अलिक रहर लाग्यो फेरि ठन्डा महिना पनि लाग्यो र अलिक मोटो ज्याकेट हेरेर किनौँ भनेर यसो पसलतिर पसेँ पसलमा आँखा लोभियो यता देखाउँदा उता देखाउँदा पहिला त एकदम राम्रो क्वालिटीको देखाएको दाम पनि महँगै भन्यो र भरे त आँखा मेरो लट्पटिएछ भरे त कुन चाहिँ त्यो झुत्रो एउटा ज्याकेटमा फसेँ अब त्यही दाम तिरेर आएँ घरमा आएर ओडेर ए एक दुई हप्ता चाहिँ ओडेँ भनुँ न लगाएँ वरपर गएँ साथी सङ्गतिहरू घुम्नु वरपर गएँ तर अन्तमा त त्यो पछिपट्टिको जुन चाहिँ जोड्ती हुन्छ ज्याकेटको त्यो त स्वार् फुस्किएर त अहिले बेकारमै ठाडो गरेर झुम्रो जस्तो पोतो जस्तो भएर घरमा राखी आएको छु